हेलो दिदी ए कस्तो हुनुहुन्छ म पनि ठिकै छु दिदी धेरै दिन बाद बात भयो है ए अब सम्झनु त त्यही बिजनेसकै कुराले हौ दिदी तपाईँ त्यो के रे मलाई कुखुरा अलिक चाहिएको थियो हौ दिदी आज कि अन्त त्यसकै लागि नि तपाईँलाई फोन गरेको मलाई चार बजीभित्र चाहिँ चाहिएको किनभने बेलुकाको लागि लान्छ कि मान्छेले अन्त चार बजीभित्र चाहिएको अन्त सुन्नु नि दिदी उयो हौ मेरो त यहाँ पानी परेकोले गर्दाखेरि म त लिनु आउनु नसक्ने भएँ कि तपाईँको त्यो घरमै पुर्याउने केही व्यवस्था छ भने चाहिँ मलाई घरमै पठाइदिनु होस् न हजुर मलाई चाहिँ पन्ध्र बिस किलो मलाई आज चाहिँ पन्ध्र पठाइदिनु होस् न

होइन खासमा चाहिँ हेर्नु नि त्यो लोकल कुखुरा अस्ति एक दुई महिना चाहिँ लोकल कुखुराको बेसी डिमान्ड आएर चाहिँ म त्यो लोकल कुखुरा खोज्नुपट्टि गएँ कि अन्त फेरि बैनीले बैनीले एउटा नम्बर दिएको थियो एउटा मान्छेको अन्त उसकोबाट ल्याएँ दुई तिनताल ल्याएको थिेएँ मान्छेले त्यत्ति मनपराइदिएन हौ त्यो लोकल कुखुरा त घरमा पालेको जस्तै भएन अरे कि अन्त महँगो पनि पऱ्यो अरे तपाईँले पनि लोकल पनि मिलाउन सक्नुहुन्छ हजुर हजुर हजुर ए हजुर

ए हुन्छ मिलाइदिनु होस् न कि अन्त त्यो लोकल कुखुरा पनि म तपाईँलाई फोन गर्छु नि लोकल कुखुरा लिनुभन्दा अगाडि चाहिँ कि किनभने कोही बेला चाहिँ धेरै डिमान्ड गर्छ हो कोही बेला चाहिँ फेरि त्यो पानी परेकोले पनि होला कोही बेला चाहिँ पुरै डिमान्ड गर्छ कोही बेला चाहिँ फेरि हुँदैन अन्त चाहिँ आजसम्म चाहिँ त्यो पोल्ट्री नै पठाइदिनु होस् न हजुर

ए हुन्छ हुन्छ हुन्छ म मेरो यता मेरोपट्टिको कस्टमरलाई त म भनिदिई हाल्छु नि कि त्यो लोकल कुखुरा चाहिँ तपाईँले कत्ति उयो गर्नुहुन्छ हौ कत्ति छ हौ त्यसको चाहिँ दाम लोकल कुखुराको चाहिँ हजुर ए ए हुन्छ त्यसो भए हजुर त्यही त अब बिजनेस त त्यतिकै लागि हो है हुन्छ दिदी हुन्छ म लोकल कुखुरा चाहिँ जस्तो डिमान्ड आउँछ तपाईँलाई भन्छु हो भरे त्यो पोल्ट्री चाहिँ चार बजीभित्रमा पठाइदिनु होस् न यहाँ ल

ए हुन्छ हुन्छ दिदी हुन्छ धन्यवाद हुन्छ राखेँ दिदी